हाम्रो राज्य वेस्ट बेङ्गल दार्जिलिङमा मनाउने मुख्य धार्मिक पर्वहरू चाहिँ दसैँ र दिवाली दसैँमा चामलको टीकाहरू लगाएर आफुभन्दा ठुलोको आशीर्वादहरू लिन जान्छौँ र दिवाली चाहिँ धुमधामसँगले आफ्नो पूजापाठ गरेर त्यसरी मनाउँछौँ त्यो चाहिँ एकदमै राम्रोसँगले धुमधामसँगले आफ्नो प्रमुख धर्मको कार्यक्रमहरू चाहिँ हामीले त्यसरी मनाउँछौँ दसैँ अनि तिहार